म चाहिँ पैदल यात्रामा चाहिँ एकपल्ट होइन दुईपल्ट होइन धेरैपल्ट नै हराइसकेको छु अब त्यति बेला हराउँदाखेरि चाहिँ अब कसरी वापस हुनु भन्दा चाहिँ सबभन्दा ठुलो चाहिँ अब अत्तालिनु हुँदैन न अत्ताली अब एकदम क्लाम भएर चाहिँ अब अब त्यसलाई अब अलिकति क्लाम भएर चाहिँ एकदम सोच्दै तपाईँ अब कुन चाहिँ बाटो पहिला त बाटो पनि एकदमै पाउँदै पाएन छ भने चाहिँ लास्टमा चाहिँ अब तपाईँले चाहिँ अब रिभर अब खोला चाहिँ खोलाको दिशापट्टि चाहिँ जानुपर्छ खोलालाई फलो गरे पछि चाहिँ एक न एउटा घर न केही न केही चाहिँ भेटाउँछै भेटाउँछ त्यहाँ चाहिँ अन्त म पनि त्यसरी नै त्यसरी हराउँदाखेरि चाहिँ म म चाहिँ अब म चाहिँ अब धेरै कुराहरू बोकेको हुन्छु जसमा कि अब कम्पास भयो अब आफ्नो पिउने पानी एकदम जरुरत हुने कुराहरू त्यसरी अब पैदल यात्रा जङ्घलतिर जाँदाखेरि चाहिँ अब बोक्ने कुरा चाहिँ छुरी बोक्नुपर्यो तपाईँको चाहिँ आफ्नो सेफ्टीको लागि माचिस बोक्नुपर्यो पानी हुनुपर्यो ड्रिङ्केबल वाटर अन्त छ भने त अब ट्रेकिङ गर्ने छौँ भने त अब डोरी एक किसिम इक्युपमेन्टहरू प्रायः जति छ त्यति बोकेको राम्रो अन्त म चाहिँ म हराउँदाखेरि चाहिँ मैले चाहिँ जहिले पनि रिभर पानीलाई चाहिँ फलो गर्थ्येँ पानीलाई फलो गर्दा गर्दा गर्दा गर्दा गर्दा चाहिँ एउटा न एउटा जग्गा जसमा चाहिँ मान्छेहरू भेटाउने जग्गा चाहिँ तपाईँले अवश्य भेटाउँछै भेटाउँछ त्यति बेला चाहिँ मेरो पनि घटना त्यस्तै भएको त्यसरी नै म पनि वापस चाहिँ वापसी भएको हराउँ हराउँ हराएर चाहिँ